हाम्रोतिर गाउँघरमा विशेष गरेर महिलाहरू यसरी भेला भएर है रातो खोर्सानीको पाउडर पिस्न यसरी भेला त हुँदैन किनभने एउटा व्यावसायिक रूपमा अनि एउटा विस्तृत रूपमा है उहाँहरू भेला भएर अन्य जग्गा जस्तै यसरी मसलाहरू रातो खोर्सानीहरू यसरी कुट्ने एउटा एउटा चलन छैन र एउटा अब घरमा चाहिने है आफ्नो है घरमा चाहिने मात्रै उनीहरूले आफ्नो घरमा के सिलौटो लोहरोमा है पिदी पिसेर अथवा ममबिस्तामा कुटेर अथवा कसै कसैले यो मिक्सर ग्राइन्डरमा यसरी पिसेर चलाउने गर्छन्